मेरो चाहिँ एकजना भाइ र दुईजना बहिनीहरू छन् है अन्त हामी चाहिँ एकदमै मिल्छौँ है अनि घरमा भएपछि चाहिँ अहिले चाहिँ पढाइको कारणले गर्दा हामी सबैजना टाढो टाढो छौँ है तर भ्याकेसनहरू हुँदैखेरि चाहिँ हामी सबैजना एकै साथमा छुट्टीमा आउँदा चाहिँ एकदमै मिलेर है घरको कामहरू गर्छौँ घुम्नुहरू जान्छौँ अन्त पिक्निकहरू खान्छौँ है अन्त अब सबैजना मजाले मिलेर बस्छौँ त्यही हो अब फरक चाहिँ यति नै हो कि अब हाम्रो भाइ चाहिँ एकदमै अल्छी छ अन्त हामी चाहिँ अब अलिअलि भए पनि काम गर्छौँ है त्यति नै हो